हेलो तपाईँ डिलेभरी बोय बोल्नुभएको फ्लिपकार्टको तपाईँको यो हाम्रो एड्रेस तपाईँ चिन्नुहुन्छ यहाँनिर तलनिर सुन्नुहोस् न तपाईँको यो हाम्रो एड्रेस तपाईँको यो माथि बागधारा छ नि बागधारा रोड त्यो बागधारा रोडदेखिको सिधै आउनुहोस् हो त्यहाँ सिधै आउँदाखेरि तपाईँले पहिला त साई स्कुल भेट्नुहुन्छ हो त्यहाँदेखि साई स्कुलदेखि आउँदै आउँदै आउँदै जाँदाखेरि तपाईँको त्यहाँनिर दुईवटा फाटक छ हो जुन चाहिँ एचएलडी रोड जान्छ ओह्रालो बाटो तेर्सो जान्छ तपाईँको प्रिमताम रोड अनि तपाईँ माथिल्लो बाटो नगएर चाहिँ मुनिको बाटो कुमदिनी स्कुल छ हो त्यो रोड आउनुहोस् त्यो स्कुलदेखि ओह्रालै ओह्रालो ओह्रालो आउँदाखेरि तपाईँको फत्फते गोलाइ छ त्यो फत्फते गोलाइमा आइपुगेर चाहिँ त्यहाँनिर अलिक ओह्रालो आउनुहोस् हो फत्फते गोलाइदेखि अलिक ओह्रालो आउँदाखेरि तपाईँले एउटा शान्ति टोल भेट्नुहुन्छ हो त्यहीँनिर चाहिँ हो मेरो लोकेसन हो त्यहाँनिर तपाईँ आउनुहोस् ल